मन पर्नु त अब खोइ अरू त अरू कुरो त मलाई त आउँदैन म त्यति त्यस्तो पिक्चरहरू पनि हेरि पनि बस्दिनँ अन्त के मोबाइल त खेलाउनु जान्दिन म अन्त महा लाटै हो नि अन्त अब त्यो सिआइडी चाहिँ अलिअलि अब हेरेको सिआइडीमा त अब त्यही हो अब यता जनाएको पनि हो अब त्यो प्लेन साइडतिर अब त्यो झगडाहरू हुन्छ के हुन्छ मान्छे मारेर उ यो गर्दा अन्त त्यहाँदेखि त्यो सिआइडीले चाहिँ अब खोज्दै खोज्दै खोज्दै खोज्दै खोज्दै जाँदाखेरि अन्त बल्ल बल्ल भेटाउँछ भेटाउँदा अन्त पक्रिएर लान्छ उसलाई लगेर झ्यालमा हाल्छ त्यहाँदेखि त्यहाँबटा फेरि सोधखोज गर्छ कतिजना छ तिम्रो ग्याङको मान्छेहरू चाहिँ कतिजना छ भनेर सोध्छ त्यहाँदेखि त्यो सोधखोज गरेर त्यहाँदेखि चाहिँ त्यसलाई चाहिँ अब सजाय चाहिँ भयङ्कर नै दिन्छ नि अब नन बेल जस्तै राख्छौ नन बेल नै बनाउँछ त्यसलाई चाहिँ अब उम्किनु चाहिँ दिँदैन त्यसलाई अन्त अरू कुरो त खोइ के भन्नु र